पश्चिम बङ्गालमा नानीहरू एकदमै खेलकुदलाई लिएर प्रिय छन् खेलकुद भन्नाले सबभन्दा पहिले उनीहरूलाई खेलकुद नै राम्रो लाग्छ पढ्नु भन्दा पनि ज्यादा खेलकुदमा विश्वास गर्दछन् दार्जिलिङमा धेरै नानीहरू खेलकुदको द्वारा नेसनल लेभलसम्म पुगिसकेका छन् खेलकुद खेलकुदको छु क्षेत्र ठुलो भएकोले हुनाले दार्जिलिङमा खेलकुदलाई बढावा दिनु पर्छ अनि यसको साथै यसको सेफ्टी पनि जरुरी छ दार्जिलिङमा सब कुरा एकदमै राम्रो छ सब राम्रो गर्छ दार्जिलिङमा काउन्सिलिङहरू पनि टाइम टाइममा स्कुलमा पनि आइरहछन् जसले नानीहरूलाई चेकप गर्छन् कि नानीहरू केही बिमारी छ कि छैन फिजिकल एक्सर्साइज पनि हाम्रो स्कुलतिर गरिन्छ नै हाम्रो हेडमास्टर हुनुहुन्थ्यो महेन्द्र सर उहाँले बिहानै एसेम्बिलीमा गराउनुहुन्थ्यो अन्त मेन्टल हेल्थ मेन्टल हेल्थ दार्जिलिङको नानीहरूको एकदमै राम्रो हुन्छ किनभने किनभने पहाडी इलाकामा बसेकोले उनीहरू एकदम ठन्डा मिजाजको हुन्छन् एक्टिभ हुन्छन्